हेलो ए होइ के गर्दैछस् म पनि बसिरहेको छु त्यतिकै कहाँ छस् अन्त म होस्टेलमै ए सुन् न के भन्छ मैले अस्ति टी सर्ट हेरेको भनेको थिएँ नि तँलाई

मैले लाएको थिएँ कि मैले लाइकन धोएको थिएँ कि कस्तो नराम्रो रहेछ भन् न सबै कलर गएर कलर जाँदो रहेछ अँ राम्रै छ राम्रै थियो भन्दैथ्यो कि हेर्दा पनि कस्तो राम्रै थियो नि अँ तैँले हेरिस् होइन अँ नराम्रो रहेछ के भन्छ अब नेक्स्ट टाइम हेरौँ न ल अर्को अरू तँ पनि आइज नै सँगै हेरौँ न ल ल ल मन पेरेको थियो होस् नकिन नराम्रो के भन्छ सबै कलर जाँदो रहेछ ल ल ल ल म कल गर्छु नि ल होइन छ नि अरू अरू स्टोरतिर हेरौँ न अँ ऊ यो स्टोर हौ येल्लो स्टोर हौ त्यसमा छैन रहेछ ल ल ल ल कल गर्छु नि म ल ल